हजुर सबैको लागि अहिले त झन् सबै ठाउँमा महिलाहरूलाई नै अब प्रोत्साहन गरिरहेको छ र ग्रामीण क्षेत्रको मानिसहरूलाई अहिले त त्यस्तो केही छैन सबैलाई एकदम समान वर्ग हेर्छ सबैलाई एकदम इक्वेल्ली उयो गर्छ सबैको लागि समान हुन्छ अवसरहरू पनि सबैलाई सबै उपलब्ध छन् सबैलाई अब त्यस्तो डिस्क्रिमिनेट गर्दैन अनि अहिले त रूलहरू पनि छ लहरू पनि छ कि डिस्क्रिमिनेट गर्न पाउँदैन र अहिले मानिसहरू पनि निकै डेभ्लप भइसकेको छ सबै आफ्नो आफ्नो आफ्नो हुन्छ सबैको र अहिले त्यस्तो डिस्क्रिमिनेटहरू त गर्दैन र विश्वविद्यालय तथा महा विश्वविद्यालयहरूतिर सबैको लागि एकदमै इक्वल्ली सबै उपल्ब्ध छन् र त्यसलाई चाहिँ आफूले युज चाहिँ गर्न जान्नुपर्यो